हेलो हेलो नमस्कार हजुर हुन्छ कुन चाहिँ हजुर बासमती राइस छ बासमतीको सत्ताइस रुपे बोरा अन्त सत्ताइस सय सरी सत्ताइस सय रुपे बोरा अनि द्वारिका चामल चाहिँ तिन हजार रुपियाँ बोरा कुन चाहिँ लानु हुन्छ हजुर क्वालिटी उस्तै छ

नौ सय त साह्रै भयो तपाईँले मेरो तिन गुणा घटाइदिनु भयो हेर्नु हुँदैन हुँदैन म तपाईँलाई घटाएर अलिकति अलिकति तपाईँलाई म पच्चिस सयमा चाहिँ मिलाई दिनु सक्छु छ होइन होइन मलाई पनि हेर्नु न अब कति दुःख छ हजुर दुई हजार रुपियाँ त हुँदैन नि तपाईँलाई म तेइस सयहरूसम्म चाहिँ मिलाई दिन सक्छु नि

होइन अरूकै नभए लानु हुन्छ भने लानु

हुन्छ मैरेबाट खानु होस् न फेरि हजुर पक्का

हुन्छ तर अब यो गाडीमा हालेर पठाएको डेलिभरी चार्जेस लाग्छ है कुन चाहिँ कुन चाहिँ तपाईँको म तपाईँलाई म एक्काइस सय रुपे गरेर पठाइदिन्छु यसमा मेरो होइन तपाईँको होइन एक्काइस सयमा त मान्नु हुन्छ हजुर लानु होस् एक्काइस सयमा तपाईँलाई कुन चाहिँ कहाँनिर कुन चाहिँ द्वारिका कि बासमती हजुर हुन्छ हुन्छ पैसा लु पैसा गुगल पे आइडी तपाईँलाई म यही नम्बरमा पठाइदिन्छु तपाईँ मलाई पैसा पठाइदिहाल्नु होस् पहिला नम्बर मैले पठाई दिसकेँ हुन्छ धन्यवाद हुन्छ हजुर हुन्छ धेरै धेरै धन्यवाद मैरेबाट खाइरहनु होस् तपाईँ जिन्दगी भरी हुन्छ